हेलो भाइ मेरो भोलि बेलुका सात बजीको चाहिँ फ्लाइट छ हो बागडोग्राबाट फ्लाइट छ त्यसले गर्दाखेरि मलाई भोलि अब म तपाईँको सधैँको कस्टमरै हो भोलि चाहिँ म बेलुकाको त्यसरी फ्लाइट छ र म बिहान छिटै हिँड्नु चाहन्छु सिलगढीमा गएर अलिकति मेरो कामहरू पनि छ एक दुईवटा त्यसले गर्दाखेरि अलिक छिटो गए जानुसकेँ भने चाहिँ अब यो बर्खाको सिजन छ बाटोघाटो के कस्तो हुन्छ कोही बेला जाममा परिन्छ कोही बेला के हुन्छ होइन त्यसले गर्दाखेरि अलिक छिटो हिँड्नु चाहन्छु र तपाईँ आइदिनुहोस् डाक्टर मल्लिक नर्सिङ होमको छेउमा तपाईँ आइदिनुभयो भने त्यहाँ मेरो घर छ म त्यहाँनिर आउँछु र तपाईँ अलिक छिटो गरिदिनुभयो भने राम्रो हुन्थ्यो ल भाइ त्यसरी मेरो फ्लाइट चाहिँ मिस नहोस् भनेर बिहान अलिक छिटो जानु चाहन्छु यो जानकारी चाहिँ तपाईँलाई गराइराखेको नि अहिले के ठिकै छ होला नि है भाइ तपाईँ आइदिनुहुन्छ होइन केही असुबिस्ता छैन होला तपाईँलाई म त सधैँ तपाईँकोमै हो कस्टमर होइन हवस् भाइ